भारतको जलवायु अब ठिकै ट्रपिकल टाइपको छ त्यो अब यता हामी दार्जिलिङहरूमा बस्ने त हिल स्टेसन परेर यतानिर विन्टरमा पुरै जाडो अन्त समर सिजनमा चाहिँ ठिकैको गरम पनि नहुने जाडो पनि नहुने खालको सिजन हुन्छ तल अब सिलगढी उता जलपाइगुडीतिर चाहिँ अबो हेभी गरम हुनु थाल्छ पसिनाले लतपत हुनु थाल्छ अन्त अझै तपाईँ इस्टपट्टि जानुभयो भने चाहिँ तपाईँको अझै पानी पर्ने जग्गाहरू भेटाउँछ तपाईँको अब चेरापुन्जी भन्ने जग्गा पनि तपाईँ अझै इस्टमै भेटाउँछ त्यो वर्ल्डको सबसेभन्दा ज्यादा पानी पर्ने जग्गा